म चाहिँ कम्प्युटरको सिसिए कोर्स गर्दैछु होइन अहिले त्यसको ला त्यो चाहिँ भोलि पर्सि एक्सट्रा हुन्छ एक्सट्रा काम लाग्छ भेलि पर्सि भनेर एक्सट्रा गरिरहेको कलेज सँगसँगै भोलि पर्सि काम लाग्छ भनेर सिसिए कोर्समा चाहिँ वर्ड एक्सेलहरू मिनिङहरू पाइ चेटहरू हुन्छ त्यस्तै बिलिङ सिस्टमहरू ब्याङ्किङ सिस्टमहरू हुन्छ त्यो ब्याङ्कतिर काम गऱ्यो भने भोलि पर्सि काम लाग्छ होइन त्यही फर्मुलाहरू हाल्दै गर्दै बिलिङ सिस्टम गर्यो त्यो मार्कसिटहरू बनाउने इलेकट्रिक बिलहरू गर्ने भोलि पर्सि आफूलाई काम लाग्छ भनेर त्यही गरेको